कृषिको लागि पानीको स्रोत एकदम महत्त्वपूर्ण छ र निरन्तर जल आपूर्तिको लागि हामी निजी व्यवस्था गरेका छौँ आजसम्म सरकारबाट कुनै पनि सहुलियत प्राप्त भएको छैन सिँचाइको निम्ति पनि हामीले निजी व्यवस्था नै गरेका छौँ